मैले किन्डलबाट एउटा बुकको अर्डर गरेको थिएँ अन्त मलाई झन्डै टु फिफ्टी रुपिस लाग्यो एकदम अब सजिलै इजी पर्यो त्यो बुक पनि मैले अर्डर गरेँ पढ्नु पनि मलाई सजिलो अहिले यो ई बुक्सहरू चाहिँ एकदम इजी टु एक्सेस अन्त अब पढ्नुको लागि पनि एकदम सजिलो अन्त अब त्यसमा अब बोक्नुहरू पनि केही अब भारी बोक्नु परेन अब मजाले हामीले जे मन लाग्छ पढ्न आफूले त्यो हामीले त्यो किताबहरू अनलाइन अर्डर गरेर नै हामीले पढ्न सक्छौँ त्यो अहिले त झन् पिडिएफ फाइलहरू पनि आउँछ त्यसमा पनि मजा आउँछ सेम स्टोरी हुन्छ अन्त कन्टेन्टहरू सेम यही जस्तो छ त्यस्तै हुन्छ अन्त त्योबाट पनि हामीले धेरै कुराहरू अब पढ्नु सक्छौँ इजीली मजाले पढ्नु सक्छ अब ई बुक्सहरू चाहिँ त्यही हो अब इजी टु क्यारी पनि हुन्छ त्यो भएर चाहिँ हामीले मैले जुन चाहिँ अर्डर गरेको थिएँ मलाई त्यो खुसी लाग्यो कि किन्डलबाट चाहिँ यो अर्डर गरेको किताब चाहिँ मलाई सजिलैसित मैले पाएँ